ड्राइभर भाइ हजुर तपाईँ कहाँ आइपुग्नु भयो हौ ए भर्खर सोनादा आइपुग्नु भयो तपाईँले त अघि आउँदैछु भन्नु भयो म यहाँ घुम स्टेसनमा बसेको अहिलेदेखि होइन त अन्त पर्खेको आइपुग्छ होला भन्दै बसेको आइपुग्नु भएको छैन आइहालेँ आइहालेँ भन्नु हुँदैथ्यो अघि त एक घन्टमा पनि बेसी भइसक्यो त हौ म बसेको त ए हजुर अलिक छिटो गरेर आइदिनुहोस् न हौ पर्खेकोले वाक्कै भइसकेँ यहाँ म तपाईँले कि चाहिँ अब अघि नै भन्नु भन्नु पर्थ्यो नि त म यति बजी आइपुग्छु दिदी भनेर म बिनिता दिदी बोलेको अघि तपाईँलाई कल गरेर सोधेको थिएँ नि तपाईँले चाहिँ अब आइपुग्नु आँटे भन्नुभयो नि त हजुर एक घन्टमा पनि बेसी भइसक्यो नि म बसेको यहाँ हुन्छ छिट्टो आइपुग्नुहोस् न ल अलिक छिटो गरेर आइदिनुहोस् न बसेकोले वाक्कै भइसक्यो हुन्छ हुन्छ भाइ